म अस्ति नै भर्खरै मेरो अफिस जान्थेँ म केस्ट्रोल लुब्रिकेन्ट को डिस्ट्रिब्युटरको अन्डरमा काम गर्थेँ म सधैँ त्यसरी नै अफिस जाने गर्थेँ एक दिन अफिसबाट मलाई अफिसमा टाउको दुखे जस्तो भान भयो त्यसरी टाउको दुखेको जस्तो भान भए पछि मैले मेरो बससित छुट्टी मागेर आ घर आएँ मेरो बाइक थियो हिरोको हिरो होन्डा ग्लेमर बाइक थियो बाइकमा चढेर म सिलगडीको बाइ पास भएर घर आउँदै थिएँ आउँदा आउँदै बाटोमा एउटा सिक्किमको गाडीले धक्का दिएर मेरो मलाई एक्सिडेन्ट गराएछ एक्सिडेन्ट गराए पछि मेरो होस एकदम बिहोस भएछु म र त्यहाँ दुई तिनजना केटाहरूले समातेर एम्बुलेन्समा हालेर सिलगडीको नर्सिङ होममा प्रधान नगरको नर्सिङ होममा लगेर मलाई राखेछ त्यसरी राखेको नौ दिन भित्रसम्ममा म एकदम सेन्स लेस भएछु नौ दिन पछि मात्रै मेरो होस आएछ होस आएर हेर्दा त म हस्पिटलको बेडमा आफूलाई देख्छु हस्पिटलको बेडमा देखे पछि मैले ए यताउता हेरेँ र मेरो खुट्टा त्यति बेला मैले देखेँ मेरो खुट्टा त पुरै एक्सिडेन्टमा भाँचिएको टुक्रेको रहेछ मेरो दाहिने खुट्टा टुक्रेको रहेछ अन्त दाहिने खुट्टा मा हस्पिटलमा अन्त मेरो एउटा नसा पनि चुँडिएछ त्यसरी नसा पनि चुँडिएछ नसा पनि चुँडिएर डाक्टरहरूले पुरा अप्रेसन गर्नु पर्छ भनेर मेरो घरको फ्यमिलीलाई सबैलाई बोन्ड साइन गराएछ र बा मर्नु बाँच्नुको केही ठेगान छैन भनेर बोन्ड साइन लगाएछ अन्त अप्रेसन भयो मेरो सानो अप्रेसन भयो अप्रेसन सक्सेस भएर म फेरि हस्पिटलमा उन्नाइस दिनसम्म बस्नु पर्यो र मलाई उन्नाइस दिनसम्म बस्दाखेरि पुरा ब्लडहरू लाग्यो उन्नाइस बोतल जस्तो मलाई खुन चढाउनु पर्यो मैले चढाउनु पर्यो र यसरी खुन चढाएर म घरमा आएँ उन्नाइस दिन बादमा घरमा आएँ घरमा पनि मैले बेडमै बस्नु सुत्नु पर्थ्यो बेडमै खानु बेडमै टोइलेट बेडमै सब कुछ हिँड्नु डुल्नु थिएन छ महिनासम्म मैले त्यसरी घरमा बसेर छ महिना बादमा मात्रै म अलिकिति रिकभरी भएर ए लट्ठी टेकेर हिँड्ने भएँ दुई महिना तिन महिना चार महिना र अहिले फिलहाल चैँ म राम्रो भएर बाइक कुदाउनु सक्छु मलाई एकदम खुसी महसुस हुन्छ कि म आज यस्तो राम्रो भएर म आफैँ आफ्नो खुट्टामा उभिएर म काम गर्नु सकेँ बाइक चलाउनु सकेँ